हामी अब एउटा घरको आमा हो होइन भान्सामा काम गर्छौँ अब प्रेसर कुकरहरूको धेरै हामी युज गर्छौँ तर प्रेसर कुकरहरू चलाउँदा चाहिँ अब खाना बनाउनु भयो दाल पकाउनु भयो अब सब्जीहरू पनि कति हामी प्रेसर कुकर नै युज गर्छौँ सब्जीहरू बनाउँदा पनि तर अब प्रेसर कुकर युज गर्दा चाहिँ अब अलिक सावधानी चाहिँ हुनुपर्छ हामी किनभने त्यो ढकनीको त्यो एउटा उयो हुन्छ के भन्छ त्यसको त्यो पो डोल दुलो हुन्छ होइन त्यो दुलोहरू चाहिँ अब पहिला पकाउनुभन्दा बसाउनुभन्दा अगाडि चाहिँ राम्रोसँगले अब चेकहरू गर्नुपऱ्यो होइन त्यहाँनिर चाहिँ अब कुनै पनि मसिनो के के कुरोहरू अब जस्तो दालको छोक्राहरू भयो या त केही कुरोहरू गएर त्यहाँनिर बसिदियो भने चाहिँ त्यो दुलोमा पस्यो भने चाहिँ अब पड्किने डरहरू हुन्छ होइन त्यो भने त्यसै कारणले चाहिँ अब सावधानी चाहिँ हुनुपर्छ हामी धेरै कुरो अब पड्किन्छ त्यो दालको छिटाहरू बस्यो भने अन्त प्लस त्यो व वासर्डहरू पनि हामीले राम्रोसँगले चेक गरेर लगाउनुपर्छ होइन त्यो अब वासर्डहरू ठिक भएन भने चाहिँ अब हावा जान्छ उ यस्तो खाना कुरोहरू काँचै हुनसक्छ होइन सिटीहरू ठिकसँगले लाग्नु सक्दैन त्यही भएर चाहिँ हामी अब धेरै सावधानी चाहिँ हुनुपर्छ प्रेसर कुकर चलाउँदा युज गर्दा चाहिँ तर हामीलाई अब धेरै कुरामा चाहिँ प्रेसर कुकरको चाहिँ अब धेरै सवि सुविधा छ खाना भयो दाल भयो सब्जीहरू पनि हामी धेरै प्रकारको सब्जीहरू अब हामीले प्रेसर कुकरमै युज गर्नसक्छौँ पकाउनसक्छौँ होइन त्यही भएर चाहिँ अब एउटा घरको आम आमा भएपछि त अब प्रेसर कुकर त हाम्रो त धेरै मात्रामै युज गर्ने कुरो हो तर धेरै अब सावधानी पनि हुनु सक पर्छ त्यसमा चाहिँ लापरवाही गर्नु चाहिँ भएन प्रेसर कुकरमा चाहिँ अन्त अब तपाईँहरूलाई पनि थाहै होला होइन बसाउनुभन्दा अगाडि अब ढकनीहरू चेक गर्नुपऱ्यो सिटी चेक गर्नुपऱ्यो धुँदाखेरि पनि अब त्यो त्यसको त्यो सिटीहरू खोलेर राम्रोसँगले त्यो दुलोहरू सफाहरू गर्नुपऱ्यो सबै कुरो चेक गरेपछि चाहिँ प्रेसर कुकरहरू हामीले बसाउनसक्छौँ युज गर्नुसक्छौँ लापरवाही गर्नु चाहिँ हुँदैन अब लापरवाही गर्दा चाहिँ अब धेरै ठुलो त्यस्तो त्यो पड्किएर त्यो सिटीहरूतिर केही ब्लकहरू भयो भने पड्किएर अब धेरै ठुलो ठुलो घटनाहरू पनि भएको अब हामीले सुनेको छौँ होइन त्यही भएर चाहिँ राम्रोसँगले बसाउनुभन्दा अगाडि चाहिँ अब हामीले धेरै कुरोको ख्याल राख्नुपर्छ प्रेसर कुकरमा तर चलाउनुओर्नु चाहिँ अब धेरै सुविधा हो त्यो एउटा किचनमा त झन् साह्रो जरुरी नै हो प्रेसर कुकर त होइन हाम्रो लागि अब विशेष गरी हामी आमा मान्छेहरू हो घरको गृहस्थी सम्हाल्ने मान्छेहरूको लागि चाहिँ अब किचन सम्हाल्ने मान्छेहरूको लागि चाहिँ अब धेरै राम्रो हो प्रेसर कुकर युज गर्नु चाहिँ तर एकदमै अब डेन्जर पनि हो त्यसलाई लापरवाही गऱ्यो भने चाहिँ अब उयो घटनाहरू पनि हुनसक्छ प्रेसर कुकरहरू पड्केर कत्रो कत्रो ठुल्ठुलो अब बिगारहरू भएको छ होइन त्यही भएर चाहिँ राम्रोसँगले अब युज चाहिँ गर्नुपर सक्नुपऱ्यो हामीले लापरवाही गर्नु चाहिँ भएन अब सावधानी चाहिँ अब हामी चाहिँ त्यसमा चाहिँ धेरै सावधानी नै हुनपर्छ धेरै घटनाहरू पनि हुनुसक्छ अब लापरवाही गऱ्यो भने चाहिँ अनि त्यही भएर तपाईँहरूलाई पनि अब थाहा भएको कुरा हो त्यो वासर्डहरू चेक गर्नुपऱ्यो त्यो एउटा ढकनीमा अब एउटा लाबरहरू हुन्छ त्योहरू अब यस्तो फुट्नु यो उयोहरू भएको छ भने अब त्यो लाबरहरू पनि च्यातिन्छ पड्किन्छ होइन बिचमा त्यो चुँडिएकोहरू हुनसक्छ त्योहरू छ भने पनि अब हामीले चाहिँ पहिलै अब बसाउनुभन्दा युज गर्नुभन्दा अगाडि चाहिँ अब राम्रोसँगले हेर्नुपऱ्यो चेक गर्नुपऱ्यो त्यो त्यसपछि चाहिँ हामीले आरामसँगले बसाउनसक्छौँ अब प्रेसर कुकर भन्नेबित्तिकै हामीले लापरवाही चाहिँ गर्नुभएन होइन ठुल्ठुलो घटनाहरू हुनपुगेको छ त्यो घटनाहरूबाट जोगिनुको लागि चाहिँ अब हामीले चाहिँ धेरै पहिला त्यसलाई युज गर्नुभन्दा पहिला चाहिँ हामीले एकदमै राम्रोसँगले चेक गऱ्यो जाँच गऱ्यो सबै कुरो गरेर चाहिँ बसाउँदाखेरि चाहिँ हामीलाई चाहिँ प्रेसर कुकरले चाहिँ अब धेरै फाइदा दिन्छ धेरै छिटो हुन्छ होइन आगोमा बसाए पनि जेमा बसाए पनि अब धेरै सजिलो हुन्छ छिटो खानेकुरो अब जस्तै ढिलो पाक्ने चिजहरू पनि अब प्रेसर कुकरमा चाहिँ छिटो पाक्छ होइन एकैछिनमा हुन्छ